म चाहिँ अब मेचे भएर चाहिँ त्यस्तो नेपाली चाहिँ बोल्नु आउँथेन अन्त मैले बोल्नु चाहिँ कहिले सिकेँ भन्दा चाहिँ स्कुल टाइममा अब साथीहरू सबै नेपाली हो त्यही भएर अब स्कुलमा हुँदा चाहिँ नेपाली नै बोल्यो हामी म त्यही भएर चाहिँ मैले त्यही भएर चाहिँ मैले नेपाली सिकेँ घरमा चाहिँ त्यत्रो बोल्थेन घरमा चाहिँ आफ्नै आफ्नै ल्याङ्ग्वेज जुन चाहिँ हुन्छ त्यही बोल्छ अन्त छेउ छेउमा जो बस्छ त्यसकै ल्याङ्ग्वेज बोल्थ्यो अन्त भन्दा चाहिँ मेरो आउने उखान चाहिँ यो हो कि बाँदर नाच्न आउँदैन आँगन टेँढो त्यो चाहिँ त्यही त्यही सुनेर चाहिँ म पुरा जिस्काउँथेँ साथीहरूसँग त्यहीहरू युज गर्थेँ त्यति नै हो